हेलो हजुर भन्नुहोस् न हजुर दिनेश दाजु बोल्नुभएको हो हजुर हजुर भन्नुहोस् न हजुर हजुर हजुर ए हजुर भन्नुहोस् न कस्तो प्रकारको के छ है कस्तो अब के प्रकारले गर्नुपर्ने हो पेमेन्ट के कसो हुन्छ सबै कुरा बात मारौँ न अन्त हजुर हजुर हजुर होइन अभिनय त तपाईँको हेरेर हुन्छ नि अब तपाईँ कस्तो प्रकारले प्ले गराउनुहुन्छ है कस्तो प्रकारले के गराउनुहुन्छ अब बिचमा ब्रेक लिँदै घरि अब ड्रेस चेन्ज गरेर आउनुपर्ने हो कि घरि अर्को क्यारेक्टर पक्रिनुपर्ने हो अब त्यो हेरेर तपाईँको कस्तो प्रकारले अब हुन्छ त्यही प्रकारले नै भन्नुभयो नि अब सरल पाराले सिधै सिधै डायलग डेलिभरी छोटो एक्ट छ भनेदेखि अब कम्ती प्र्याक्टिस गर्दै हुन्छ भनेदेखि त तपाईँको भइहाल्छ तर तपाईँले अब धेरै लामो एक्ट धेरैवटा अब घरि तपाईँको ठुलो छोराको घरि जुडुवाको रोल गर्नुपर्ने घरि के गर्नुपर्ने छ भनेदेखि त त्यही हिसाबले भन्नुपऱ्यो हजुर हजुर हजुर हजुर

हजुर हजुर हुन्छ त्यसको लागि तपाईँलाई भन्नुपर्दा चाहिँ पहिला अब तपाईँको स्क्रिप्ट मजाले पढ्नुपऱ्यो है तपाईँको प्लेको तपाईँको के कसो छ हामी स्क्रिप्ट पढेर त्यहाँदेखि अब कस्तो प्रकारले उयो हुन्छ अब तपाईँको भनेर मात्रै पनि भएन नि त फेरि अब भनेको भरमा अब पेमेन्ट भनेर भएन अब तपाईँको स्क्रिप्ट मगाएर मजाले बसेर पढेर के कसो हुन्छ है त्यो हेरेर चाहिँ अब तपाईँलाई सोचेर भन्नुपऱ्यो अब पेमेन्ट चाहिँ है बरू हामी यसो के गरेर हुन्छ अलिक पछि भेटेरै कुरा गर्ने भेटेरै डिस्कस गर्ने दुई तिन घन्टा टाइम लिएर उयो गर्ने कुरा गरौँ न है हजुर गर्नु त गरेको हो पहिला पनि त्यस्तो नगरेको त होइन गर्नु त सकिन्छ तर अब अलिकति प्राक्टिस स्याक्टिस गरेर अब कस्तो प्रकारको डायलग डेलिभरी छ अब अर्को क्यारेक्टर पक्रिनुपर्ने हो कि अर्को पारा बोल्नुपर्ने भाषाशैली अर्को लिनुपर्ने मिक्स बोल्नुपर्ने त्यस्तो प्रकारले अब कति प्राक्टिस गरेर हुन्छ अलिकति टाइम चाहिँ लाग्छ हजुर हुन्छ हुन्छ त्यसो गरेर गर्दा पनि हुन्छ आउनुहोस् न तपाईँ